सुन्नुहोस् न मैले अस्ति तपाईँले है यो राम्रो राम्रो छ कुर्ती भन्नुभयो होइन यत्ति धेरै अब दाममा लिएर गएँ एकदमै नराम्रो प्रडक्ट रहेछ धुँदा पनि पुरा बबल्स आउने हो घटेर फेरि सानो हुने तपाईँले भन्नुभयो एकदमै राम्रो मेरो दोकानको एकदमै राम्रो कुर्ती हो भन्नुभयो होइन तर एकदमै धुँदाखेरि चाहिँ अब त्यो चाहिँ अब घटेर यित्रो भयो होइन बरू मलाई त्यसको बद्लीमा चाहिँ अब मलाई एक्सचेन्ज गरिदिनु होस् त्यसको बद्लीमा अर्को कुर्ता दिनुहोस् त्यस्तो दाम हालेर लगेँ मैले लास्टमा तपाईँले चाहिँ लगेँ होइन लास्टमा त्यो एकदमै नराम्रो भयो के अनि त्यसको बद्ली चाहिँ मलाई अर्को कुर्ती चाहिन्छ एक्सचेन्ज गरिदिनु होस्